हेलो

ए हुन्छ चाहिएको छ हो तर कुन कुन कम्पनीको फोनहरू छ कति रेन्जको छ त्यै भन्नु न

हजुर मलाई दस हजारसम्मको चाहिएको छ हजुर हजुर हजुर अहँ अँ हुन्छ अँ अँ हुन्छ कलर यही भन्ने चोइस गर्छु व्हाट्सेपमा पठाइदिइराख्नु नि त ल

मलाई फोर जिबी अँ पन्ध्र हजारसम्मको दस पन्ध्र हजारसम्मको चाहिएको हो हजुर जियोको जियोको चाहिएको छ

ए हजुर हजुर ए त्यहाँ ए त्यो बन्छ भने चाहिँ स्याम्सङको हजुर हजुर मेरो घर त हिलसाइड हो नि हजुर ए अफरहरू छैन अहिले अनि त ए ए हजुर हजुर डिस्काउन्ट त डिस्काउन्ट त अब हुन्छ हजुर पहिला पनि लिएको थिएँ फेरि लिनु भएर चाहिँ सोधेको नि ए

हजुर ए मलाई त महँगो दामको हैन नि सस्तो दामकै हेर्नुपर्ने छ हो ए हजुर हजुर

ए हजुर हजुर हजुर हजुर व्हाट्सेप नम्बर यसमै छ त

अँ अँ तपाईँको दोकान चाहिँ त्यहीँ पहिलाकै जग्गामा छ कि अर्कै जग्गा सार्नुभएको छ ए हजुर हजुर अँ त्यही पहिलाकै दोकान हो भने त म चिन्छु राम्रोसँगले हो अहिले नयाँ चाहिँ अब कहाँ हो भनेर सोधेको नि ह हजुर हजुर हुन्छ राम्रो हो रे मलाइदिनु त मिलाइदिइहाल्नु हुन्छ नि हजुर हजुर हुन्छ हवस् त राखेँ ल